हामीले जीवनमा सिकेका केही महत्त्वपूर्ण बातहरू के के हुन् अनि तिनीहरूले हामीलाई कसरी फरक पराएका छन् भनेदेखि जस्तो भयो सहनशीलता अब हामी सबै एउटा परिवारमा अब अलग अलग किसिमको अब मानिसहरू बसेको बसेका हुन्छन् एउटै परिवार भएर अब त्यसमा सहनशीलता हुनुपर्यो त्यसको बादमा धेरै अब परिश्रम हुनुपर्यो अब परिश्रम पनि हुनुपर्यो संस्कार हुनुपर्यो होइन आमा आमा बाबाले अब हामीलाई राम्रो राम्रो संस्कारहरू दिनुभएको छ त्यसले पनि धेरै नै प्रभावित प्रभावित पारेको छन् अनि लगनशील पनि हुनुपर्यो न त्यसको बाहेक फेरि अब मिहिनेती हुनुपर्यो मिहिनेत गरेर अब आफ्नो परिवारलाई अब एकजुट राख्नु नै धेरै नै हो त्यसले अब हामीलाई धेरै नै प्रभावित